यो पेसाको बारेमा मलाई के रमाइलो लाग्छ भने अब अहिले गर्मीको महिना छ होइन अनि गरमीको महिनामा पौडी खेल्न पिक्निक जान अब पिक्निक गएर पिक्निकमा बस्नु यता घुम्नु डुल्नु होइन त्यो चिज चाहिँ मनपर्छ कुनि तर यो पेसामा चाहिँ अब अलिकति भन्दा हेरेर नानीलाई पढाउनु लेखाउनु पर्ने भन्ने चिज चाहिँ यसबाट चाहिँ मलाई ठिक लाग्दैन होइन अनि मेरो सोचले चाहिँ मेरो नानीहरूलाई चाहिँ म राम्रो पढाउने राम्रो पढाएर राम्रो शिक्षा दिने भनेको जस्तो मेरो सोच छ यसमा चाहिँ अब दुःखको जिन्दगी हो कहिले हुन्छ कहिले हुँदैन कहिले माछा हुन्छ कहिले हुँदैन त्यस्तो चिजहरू मिलेर चाहिँ मलाई होइन म अन्तै सोचेर मेरो छोराछोरीलाई म मेरो आफ्नो खुट्टामा उभ्याउने कोसिस गरेर भन्ने मेरो सोच छ होइन मेरो अब म के भन्नु मेरो यही नै हो मेरो चाहनाहरूमा चाहिँ अब त्यही हो म आफ्नै इच्छाले नै मेरो छोराछोरी पढुन बढुन होइन जाउन् भन्ने चाहिँ सोच्छु त्यो जुन छ त्यो चिजबाट चाहिँ सुख भन्ने जिनिस चाहिँ त्यो बेचेर ल्याएर होइन हुन्छ भन्ने जस्तो मलाई लाग्दैन म त्यस्तोमा चाहिँ मलाई ठिक लाग्दैन म आफ्नै बलबुताले नै मेरो छोराछोरी पढाउने माथि लाने भन्ने सोच मेरो छ भन्ने चिज चाहिँ मलाई लाग्छ अब अरू त मैले के भन्नु